बिरुवाको लागि त हामी प्राय प्राय मलिलो माटो पत्कर मलहरू ल्यएर गर्छौँ अरू भएन भने गाईको मल किन्नुपर्छ होइन भने चाहिँ त्यो सब्जीको छिल्काहरू राखेर पनि हामीले मलहरू बनाउँछौँ त्यहाँ त्यो सब्जीको छिल्काहरूको पनि मल राम्रो हुन्छ